हजुर भन्नुहोस् न ए ए हजुर ए अब यो पाली त दुःखै पाउने भयो जस्तै छ हजुर ए ए हजुर यो पाली खेती राम्रो भएन कि क्या हौ है ए ए कति जस्तो चाहिँ हुन्छ होला अब हजुर ए अब कहिले उठाउनु पर्ने हो धानहरू ए हजुर ए हुन्छ हुन्छ हजुर ए अब कति जस्तो भयो अब भन्नुहोस् न त्यहाँदेखिको भइहाल्छ मिली हाल्ने कुरा त हो ए कम्ती नै फलेछ नि त है अरू बेला हेरी त हजुर अब कति पाउँ कति हुन्छ है ए हुन्छ हुन्छ मलाई पचास भए पनि भइहाल्छ नि हुन् ए हुन्छ भइहाल्छ नि हामी त पहिल्यैदेखिको लेनदेन गरिराखेको हो भइहाल्छ नि ए ए हजुर हजुर हजुर अब बिजोगकै भएको रहेछ है त्यस्तो दुःखै पाइहालेको रहेछ ठिकै छ नि अरू बेला पनि अब बेसी नै दिइहाल्नु भएको थियो अब ठिकै छ कोही कोही बेला कम्ती भइहाल्छ नि हुन्छ अनि सबै ठिकै होला नि है ए हजुर ए हजुर ए किराहरूको दबाईहरू पाउनु भयो कि पाउनु भएन है ए ए ए ए हुन्छ अन्त